हेलो हिमालयन ट्राभल्स हो मैले त्यहाँनिर ट्याक्सी बुक गरेको थिएँ तर अब मलाई मैले दुई बजीको टाइम दिएको अहिले हेर्नुहोस् त कति बज्यो अहिले एक घन्टा ढिलो भइसक्यो तिन बजीसम्म पनि मेरो यहाँ ट्याक्सी आइपुगेको छैन है र किन तपाईँहरूको यस्तो उयो गर्नुभएको है मैले तपाईँलाई त्यत्रो भनेको मलाई दुई बजी चाहिँ टक्कै ट्याकसी आइपुग्नु पर्छ भनेर है मैले अहिले हेर्नुहोस् त समय तिन बजी सक्यो एक घन्टाभित्रमा पनि मेरोमा आइपुगेन हो त्यहाँ तपाइँको जुन चाहिँ उयो छ कार्यलय छ त्यहाँबाट मेरो घरसम्म आउनुलाई हार्डली तपाईँहरूको डिस्टेन्स बिस मिनट लाग्छ जाम गाडीमा बजारमा जाम पऱ्यो के पऱ्यो सबै कुरा सबै लगाएर पनि तपाईँहरूले ढिलोमा ढिलो तपाईँ बिस मिनेटभित्रमा आइसक्नु हुन्छ होइन मैले तपाईँलाई फोन गरेको एक बजी हो मैले बुकिङ गरेको दुई बजी तपाईँको हातमा एक घन्टा टाइम थियो अहिले हेर्नुहोस् तिन बज्यो र तिन बजीसम्म पनि तपाईँको ट्याक्सी आइपुगेको छैन तपाईँले यस्तो सर्भिस दिनुहुन्छ तपाइँहरूको यसमा के छ तपाईँहरूको स्लोगन के छ तपाईँहरूको स्लोगनमा एकदम प्रम्प्ट ट्याक्सी भनेर लेख्नुहुन्छ होइन तपाईँहरूको समयमा हामी समयमा के रे सेवा दिन्छौँ भनेर लेख्नु भएको छ तपाईँहरूले सेवा दिनुभएको यही हो हेर्नुहोस् त एक घन्टा ढिलो भइसक्यो मलाई अहिले एयरपोर्ट जानु थियो मेरो फ्लाइट छ छ बजीको मलाई एयरपोर्ट पुग्नुलाई अब मलाई एक घन्टा ढिलो भयो मैले मैले अर्कै सर्भिसलाई मैले कल गरेक छु हो तपाईँको मलाई ट्याक्सी चाहिएन अब यो मेरो बुकिङ क्यान्सल गर्नुहोस् मलाई अब ट्याक्सी नपठाउनुहोस् म सधैँ तपाईँहरूको गाहकी अहिलेसम्म तपाईँहरूको सेवा केन्द्रबाट मैले तपाईँहरूको ट्राभल्सबाट हर हमेसा मैले ट्याक्सी चलाको हो अरू बेला पनि ढिलै आउँथ्यो अहिलेसम्म यो मात्रै होइन तपाईँको कहिले समयमा आएको छैन सधैँ म गर्दाखेरि तपाईँहरू ढिलै नै आउँथ्यो तपाईँको ढिलै आउँछ भनेर नै मैले तपाईँहरूलाई अलिक एक्स्ट्रा टाइम राखेर मैले दुई बजीको समय दिएको थिएँ दुई बजीको समयसम्म पनि मैले तपाईँहरूको दुई बजेर आज तिन बज्दा पनि तपाईँहरूको एक घन्टा ढिलो हुँदा तपाईँको गाडी आइपुगेन यसले मैले अर्को मैले अर्को उसलाई ट्याक्सीलाई बुक गरेको छु जो मैले अहिले मैले दस मिनेट अगाडि बुक गरेको मेरो यहाँ आधा बाटो आइपुग्यो भन्दैछ मेरो दस मिनेट भित्रमा मेरोमा आइपुग्दैछ यसले गर्दा म चाहिँ तपाईँहरूको अब गाडी चाहिँदैन अब भविष्यमा पनि म तपाईँहरूको कुनै पनि एउटा तपाईँहरूकोबाट ट्याक्सी या कुनै पनि एउटा होस् जे होस् म कुनै पनि सेवा लिन चाहन्न र मेरो जति पनि अब मेरो आफन्तहरू छ मेरो चिनाजाना साथीहरू छ त्यसलाई सबैलाई म तपाईँहरूको म उस् सेवा केन्द्रबाट चाहिँ ट्याक्सीहरू नलिनु भनेर भन्छु बुज्नु भयो तपाईँहरूले जुन स्लोगन राख्नु भएको छ जुन प्रकारको तपाईँहरूको अगाडिपट्टि प्रचार गर्नु हुन्छ कि समयमा सेवा दिन्छु भनेर तर यसरी हमेसा तपाईँहरू ढिलो आएर चाहिँ तपाईँहरूले तपाईँहरूको स्लोगनको एकदम अवहेलना गर्नुभएको छ तपाईँहरूको स्लोगन चेन्ज गर्नुहोस् यसरी ढिलो आएर अरूलाई समस्यामा नपार्नुहोस् मलाई त थाह थियो र मैले अब एक घन्टा मेरो हातमा समय राखेर मैले तपाईँहरूलाई ट्याक्सी बुक गरेको थिएँ तर पनि तपाईँहरूको एक घन्टासम्म पनि तपाईँहरूको आइपुगेन मेरो जग्गामा अरू भए त कति असुविधा पर्थ्यो होला हेर्नुहोस् अरूलाई कतिकति असुविधा पर्छ होला हो र यो अर्काको असुविधाको पनि ध्यानमा राख्नुहोस् यदि तपाईँहरूले सेवा केन्द्र चलाउनु हुन्छ भने मानिसहरूको सुविधाको ध्यानमा राख्नुपर्छ तपाईँहरूको आफ्नो सुविधा हेर्नुहुन्छ तपाईँहरूलाई पैसा पायो भने भइहाल्यो यस्तो हुँदैन अब देखि चाहिँ म तपाईँहरूको कुनै पनि ट्याक्सी होस् मेरो लागि त भयोभयो मेरो आफन्त मेरो चिनाजाना सबलाई तपाईँहरूको सेवा केन्द्रबाट चाहिँ ट्याक्सी बुक नगर्नु भनेर चाहिँ म भन्छु र तपाईँहरूको मेरो बुकिङ चाहिँ झट्टै क्यानसल गर्नुहोस् म एक पैसा पनि दिन्न